हेलो बिबेक भाइ मैले तिम्रो उयो गरेको थिएँ नि अर्डर के पो तिम्रो गाडी भनेको थिएँ नि किन ढिलो गरेछौ त तिमीले त है मैले त तिमीलाई यहाँनिर जोर माने भन्ने ठउँमा भनेको थिएँ तिमी त काँ पुदुङ रेलीहरूतिर पुगेछौ है ल ल अब यसपाली यस्तै भयो मलाई अलिकति ढिलो भयो कि मिटिङहरूमा जानु पर्थ्यो हो अलिकति ढियो भयो अहिलेले मैले तिम्रो उयो गरेँ ल नेक्स्ट टाइम उयो गरौँ न ल धन्यवाद